फर्स्ट फर्स्टमा चाहिँ मैले ड्रइङबाट सुरु गरेको थिएँ पेन्सिल ड्रइङ अलि अलि कोर्दै कोर्दै राम्रो हुनु थाल्यो सेकेन्ड स्टेजमा चाहिँ मलाई लाग्थ्यो कि अब अलिकति अपग्रेड भएर पेन्टिङ ड्रइङ पनि गर्नु पर्छ है अन्त मैले फ फर्स्टमा चाहिँ कलरहरू किन्नु थालेँ ब्रसहरू किन्नु थालेँ अन्त पेन्टङको एउटा सेट पनि बुकलेट पनि किन्नु थालेँ बुकलेट अनि क्यानभासहरू किन्न थालेँ है पेन्टिङलाई अन्त त्यसमा बनाउँदाखेरि फर्स्ट चित्रकारले मेरो राम्रो त राम्रो भएको थियो सबैले मन पराएको थियो त्यो चाहिँ के थियो भन्दाखेरि मेरो गाउँको एउटा कस्तो खालको छ भने मैले जस्ट बनाएको थिएँ है फर्स्ट एक्सपिरियन्स थियो र कतिवटा कुराहरू अलिअलि बिग्रिएको थियो कलरहरू अलिकति यता उता भएको थियो पानी कति हाल्नु पर्ने कति नहाल्नु पर्ने है मिक्स कति गर्नु पर्ने फर्स्ट फर्स्टमा साह्रो लाग्दैथ्यो र थियो र यही थियो मेरो अनुभव चाहिँ अलिकति सिक्दै गयो भने त्यो पेन्टिङ पनि धेरै नै राम्रो हुन्थ्यो होला अहिले त मलाई त्यस्तो लाग्छ